हेलो ए तपाईँ चिकन फार्मको ओनर बोल्नुभएको ए मलाई त्यो अलिक गाउँमा एउटा सानो प्रोग्राम छ कि कल्चरल प्रोग्राम अन्त त्यसको लागि अलिकति चिकन चाहिएको थियो कति दस पन्ध्र केजि जस्तो चिकन चाहिएको थियो तपाईँकोमा पुग्छ होला नि हजुर हजुर अहिले केजि दिनु हुँदैछ मलाई अहिलेनै त होइन प्रोग्राम भोलि हो बेलुकासम्म अथवा भोलि बिहानसम्म गर्दा पनि हुन्छ कसरी छ अहिले केजिको ए अच्छा अच्छा दा ठिकै हो कि दाम त कि तपाईँहरूले जिउँदै दिनुहुन्छ कि कसरी बनाएर पनि दिनुहुन्छ ए ए हजुर हजुर हजुर

ए हामीलाई त त्यो अलिक बनाएकै चाहिँ सजिलो हुन्थ्यो भनेर नि

ए

ए अच्छा अच्छा हुन्छ म लिनु पठाउँदैछु बेल् बेलुका हुन्छ नि अङ्कल हुन्छ म बेलुका लिनु पठाउँछु नि

ए हुन्छ त्यसोभए म तपाईँलाई बेलुका आएर पेमेन्ट पनि गरि राखेर लान्छु नि त हुन्छ